तपाईँको ट्याक्सी मैले बुक गरेको झन्डै आधा घन्टा जस्तो भइसक्यो तपाईँको मेरो एप्समा तपाईँको पाँच मिनटमा रिच हुन्छ भन्दै देखाउँदैछ तर तपाईँले मलाई बार बार कल गर्दै भन्नुहुँदैछ मेडम तपाईँ कुन चाहिँ लोकेसनमा छ कुन चाहिँ लोकेसनमा छ भन्दै सोध्नुहुन्छ मैले तपाईँलाई पर्फेक्ट लोकेसन पनि दिइसकेँ तर पनि तपाईँ त्यो टाइममा आइ नै पुग्नुहुँदैन यस्तो गरम छ बाहिर मैले पर्खेको पर्खैछु मलाई कहीँ जानु हत्तार छ र चाहिँ मैले तपाईँको ट्याक्सी बुक गरेको थिएँ है अब तपाईँ टाइममा आउनुभएन त्यही कारण तपाईँको क्यान्सल गर्दैछु अन्त म अर्कै बुक गर्छु तपाईँ नआउँदा हुन्छ है थ्याङ्क यू